जस्तो कि नेपाली भाषालाई साह्रै प्रयोग गरेको छ जस्तो कि हिन्दी इङ्लिसहरू अझै अझै थोकहरू हुन्छ जस्तै कि हामीले फोनमा हेर्छु फोनमा हेर्छु हिन्दी मुभी इङ्लिस मुभी अझ अझै यो भक्कु थरीको यो भाषाहरू हुन्छ जेमा चाहिँ हामीले मुभीहरू हेर्छु त्यतिखेर चाहिँ नि हामीले त्यही भाषा चाहिँ अझै सिक्दै जान्छौँ र हामीले त्यस्तो यो बोल्दै बोल्दै बोल्दै बोल्दै जान् जान्छौँ र र हाम्रो यो नेपाली भाषा चाहिँ नेपाली भाषा त्यतिखेर चाहिँ उयो अरू भाषा उयो सिकिसकेर नि हामीले चाहिँ नि यो बेसी बेसी नेपाली भाषा चाहिँ यो बोल्ने गर गर्दिनौँ एउटा भाषाहरू मुभीहरू हेर्दा पनि हेर्दा पनि अब हिन्दी मुभीहरू त्यो हेर्छु त्यतिको उयो नानीहरूले नि बेसी बेसी कस कसले कल कसले हिन्दीहरू हिन्दीहरू बोल्छ कस कसले इङ्लिस इङ्लिसहरू बोल्छ अथवा अझै अझै भाषाहरू छ जुन नानीहरू पनि बोल्छ बोल्छ कस कसलाई त्यस्तै त्यस्तै त्यस्तै के नेपालीहरू नि उयो बोल् राम्ररी बोल्न आउँदैन अलिकति त्यस्तो उयो सानैदेखि कता कता वर्षहरू अथवा नेपाली नै नानी नानीहरूलाई पनि उयो राम्ररी बोल्नु आउ बोल्नु आउ आउँदैन जस्तो कि बाहिरहरू त्यति बस् बसेर र त्यो कस्तो अरू भाषाको त्यो उयो बोलेर सिकेर र मुभीहरू हेरे मुभीहरू हेरेर हेरेर अनि त्यो मुभीहरूबाट पनि सिकिन्छ कि यो इङ्लिस मुभीहरू यो अब हेरेको हेरेको बस्यो भने चाहि्ँ जहाँ चाहिँ हामीले बोल्नु पनि सिक्छन् र यो त्यो इङ्लिसहरू पनि हिन्दीहरू पनि त्यहाँ यो जो त्यो यो बानी बढ्दै बढ्दै जान् जान्छ इङ्लिस बोल्ने हिन्दी बोल्ने त्यतिका मुभीहरू हेर्दा हेर्दा हेर्दा त्यस्तै त्यस्तै